हाम्रो चाहिँ अब पाहुनाहरू आइपसेपछि चाहिँ होइन हाम्रो चाहिँ एकदमै हामी चाहिँ सधैँ घुमाउनु जो पनि नयाँ मान्छेहरू आएपछि लाने जग्गाहरू चाहिँ हाम्रो टाउन एरियामा छ होइन हामी त अलिकति बस्तीको भयो हामी चाहिँ टाउन एरियामा छ तपाईँको जस्ट अब डेलो भयो होइन दुर्पिन भयो होइन यस्तै जालसा बङलोहरू छ होइन अन्त त्यो जग्गाहरू चाहिँ अब हामी चाहिँ पाहुनाहरू आएपछि चाहिँ हामी एक नम्बरमा चाहिँ त्यो जग्गाहरू लान्छौँ अन्त लगेपछि चाहिँ हामीलाई त्यहाँको चाहिँ के खासियात छ भन्दाखेरि चाहिँ हामीलाई चाहिँ अब पाहुनाहरू लिएर गएपछि चाहिँ त्यो जग्गाहरूमा गएपछि चाहिँ एउटा अलिकति हामीलाई मजा लाग्ने होइन अरूसँग अब हामी त गइबस्ने मन्छे हो अरूसँग जाँदाखेरि हामीले यसो देखउनु सक्ने होइन मजा आउने जग्गाहरू चाहिँ त्यही हो डेलोहरू जलसा बङलोहरू भयो दुर्पिनहरू भयो होइन त्रिवेणी छ अब होइन त्रिवेणी पोइन्टहरू भयो त्यहाँतिर हाम्रो राफ्टिङहरू हुन्छ कतिवटा होइन हाम्रो डेलोमै छ साइन्स सेन्टरको त्यहाँनिर छ तपाईँको प्याराग्लाइडिङहरू छ होइन

लाभाको हाम्रो त्यो कोला खाम छाँगे फल्सहरू छ होइन त्यो जग्गाहरू हामी लान्छौँ अन्त त्यही कारणले हामीलाई चाहिँ अब पाहुनाहरू पाखाबाट आयो भने चाहिँ हामीलाई चाहिँ एकदमेै हाम्रो लाने जग्गा चाहिँ त्यही प्लेसहरू छ अब त्यति नै हो हाम्रो चाहिँ